हेल्लो म चाहिँ नमिका बोलेको हैन म चाहिँ आज चाहिँ तपाईँहरूलाई केको बारेमा चा भन्न चाहन्छु भने चाहिँ अब स्किनको स्किनकेयरको बारेमा भन्न चाहन्छु हैन त्यो चाहिँ जुन कुरो चाहिँ मेरोमै बितेको हो हो अनि मैले चाहिँ नेचर्सको सनस्क्रिन र मइस्चराइजर क्रिम युज गर्थेँ हैन अनि त धेरै राम्रो हुँदैथियो त्यो नेचर्सको क्रिमले हैन मेरो फेसहरू स्किनहरू राम्रो मजाको मतलब नेचरल ग्रो दिने राम्रो स्किनहरू पनि राम्रो हुन्थ्यो हैन अनि त साथीहरूले चाहिँ भन्यो त्योभन्दा राम्रो लेकमीको हुन्छ हैन लेकमीको अलिक धेरै दामको पनि हो त्यसले राम्रो हुन्छ भनेर भन्यो अनि त त्यहाँदेखिन्को सोचेँ है यो अलिक धेरै दामको हो राम्रो पनि हुन्छ होला भनेर सोचेर चाहिँ अनि त्यो युज गर्न थालेको थिएँ मैले अनि त त्यसले चाहिँ एकदमै अनुहारमा पिम्पल्सहरू आयो अनि त मेरो स्किन चाहिँ बहुत बिगाऱ्यो त्यसले हैन त्यही भएर चाहिँ भन्न चाहन्छु अर्को कुरा